नौ मे उन्नाइस सौ त्रियान्नब्बे पन्ध्र अगस्ट उन्नाइस सौ सैँतालिस तिन मे उन्नाइस सौ निनानब्बे दुई अक्टोबर अठार सौ उन्नात्तर सोह्र अक्टोबर उन्नाइस सौ पाँच